भाइ तपाईँको यो जुन गाडी छ यो बागडोग्रा एयरपोर्ट जाने ट्याक्सी यो यो डल्लै ट्याक्सी रिजर्भ हो कि पर हेडको हिसाबमा सेयर ट्याक्सी हो यो बताइदिनु भयो भने राम्रो हुन्थ्यो अनि सेयरडको भाडा कति हो अनि यो डल्लै गाडी रिजर्भ गरेर लाँदाखेरिको भाडा कति हो यहाँदेखिन् अनि कति बजी बिहानदेखिन् चाहिँ तपाईँहरू हिँड्नुहुन्छ ड्र अनि हामीलाई ड्रप गरेर तपाईँले फर्किँदाखेरि चाहिँ अरू पेसेन्जरहरू पनि रिजर्भ हो भनेदेखिन् मैले से बागडोग्राबाट अर्को पेसेन्जर पनि हालेर मेरो आफ्नो परिवारको कोही पनि हालेर पठाउनु सक्छु कि सक्दिनँ त्यो पनि मलाई जानकारी दिनु भयो भने राम्रो हुन्थ्यो अनि मलाई चाहिँ बिहान पाँच बजी हिँड्नु छ र तपाईँ पाँच बजी आइदिनु सक्नुहुन्छ कि हुँदैन मेरो घर चाहिँ साढे दस माइलमा छ त्यहाँ आइदिनु भयो भनेदेखिन् चाहिँ मलाई लिएर मेरो सामानसँग लिएर बिहान बाटो अलिक खुल्ला हुन्छ र मलाई टाइममा एयरपोर्ट पुग्नु पर्छ किनभने म दुई घन्टा मैले अघाडि नै त्यहाँ पुग्नु पर्ने हुन्छ र त्यस कारणले गर्दाखेरि मलाई यो सबै जानकारी चाहिँ झट्टै दिनुहोला